हजुर अहिले अब सोसियल मिडिया सबै प्राय सबैले अब युज गर्छ है मैले पनि युज गर्छु अनि त्यसमा आफ्नो तस्बिरहरू भयो कुनै पनि राम्रो भ्यू भयो या कहीँ पनि जान्छु डेली अपडेट्स नहाले पनि यसो कहिले कहिले राम्रो तस्बिरहरू आएको छ भने म सोसियल मिडियामा पोस्ट गर्ने गर्छु है अब किन भन्दाखेरि चाहिँ अब प्राय जस्तो अब सबै कुरा राम्रो लाग्छ आफ्नो निजी निजी जिन्दगीमा मैले पनि यसो सोसियल मिडियामा पोस्टहरू गर्नु आफ्नो तस्बिर भयो या आफूले कुनै पनि जग्गाको तस्बिरहरू लिएको छु भने सोसियल मिडियामा पोस्ट गऱ्यो कहाँको हो भन्यो है सेयर गर्नु राम्रो लाग्छ आफ्नो साथी भाइहरूसँग